मलाई चाहिँ अहिले चलिरहेको वेस्टर्न पप कल्चरहरू चाहिँ पुरा मन पर्छ किनभने अहिलेको के भन्छ विदेशी कल्चरहरूले गर्दाखेरि चाहिँ पुरै नयाँ सङ्गीतहरू पनि आएको छ अन्त त्यसमा चाहिँ मलाई नृत्य गर्नु पुरा मन पर्छ त्यो उयो गर्दाखेरि चाहिँ अब अब त्यो गीत बज्दा नै मैले मेरो खुट्टा आफै हल्लिहाल्छ त्यही कारणले गर्दाखेरि मलाई चाहिँ त्यो चाहिँ एकदमै अब के भन्छ इन्ट्रेस्टिङ लाग्छ भनौँ न त्यो डान्सहरूदेखिको त्यो गीतहरू सुन्दादेखिको एकदम त्यो डल्लै फर्महरू सबै मलाई मन पर्छ त्यही कारणले गर्दाखेरि म चाहिँ वेस्टर्न नै वेस्टर्न डान्स नै प्रिफर गर्छु ज्यादा चाहिँ